मेरो अनुभवमा समय बित्दै जाँदाखेरि विशेष गरी अन्य भाषा र सँस्कृतिको प्रभावले नेपाली भाषाको प्रयोगमा धेरै परिवर्तन आएको छ हाम्रो समय बित्दै जाँदाखेरि यस्ता हाम्रा ठेट नेपाली शब्दहरूको प्रयोग पनि धेरै कम्ती हुँदै गएको छ हुन सक्छ अब भविष्यमा धे अझै धेरै अन्य शब्दहरू पनि लोप हुँदै जान्छ हुनु त अब अहिले समय नै यस्तै छ अरू भाषाको प्रभाव हाम्रो नेपाली भाषामा पनि धेरै सजिलोसँगले आइरहेको छ अब हुनु त यस्ता धेरै छ अब इक्जाम्पलहरू यस्ता शब्दहरू हामीले प्रयोग गर्ने धेरै छ र यो शब्दहरूलाई चाहिँ हामीले हाम्रो नेपाली ठेट शब्दहरूलाई चाहिँ हामीले लोप हुन दिनु हुँदैन कारण भाषामा भाषाको जुन चाहिँ सुन्दरता हुन्छ त्यो शब्दमा नै हुन्छ अनि त्यो शब्दलाई चाहिँ हामीले जोगाएर राख्नु पर्छ अरू अन्य भाषाहरूको शब्दहरू प्रयोग गर्नुपर्छ तर धेरै प्रयोग गर्नु हुँदैन धेरै प्रयोग गर्नाले हाम्रा नेपाली शब्दहरू हराउँदै जान्छ र यस्तो हुन त अब धेरै शब्दहरू हामीले अरू अन्य भाषाहरूको चलाउँछौँ प्रायः त हामीले अङ्ग्रेजी भाषाको धेरै शब्दहरू चलाउँछौँ अङ्ग्रेजी साथ साथै हामीले हिन्दी भाषाको पनि धेरै प्रयोग गर्छौँ र यी दुई नेपाली भाषामा यी दुई भाषाहरूले नै हो धेर प्रभाव पारेको र यी दुई भाषाहरूले गर्दा नै नेपाली नेपाली सँस्कृति अथवा नेपाली भाषामा चैँ यी दुई भा भाषाहर्को धेरै प्रभाव परेको छ र यसै कारणले गर्दाखेरि अब समय बित्दै गर्दाखेरि त अब हामीले यी भाषाहरूलाई यी भाषाका शब्दहरूलाई त धेरै महत्त्व त दिनुपर्ने होइन तर पनि अब हामीले चाहिँ आफ्नो ठेट शब्द नै प्रयोग गर्दा चाहिँ राम्रो हुन्छ भाषा बोलेको सुन्दा पनि एकदमै राम्रो हुन्छ र हामीले चाहिँ कोसिस गर्नु पर्छ कि आफ्नो भाषाको शब्दहरू नै प्रयोग गर्नको लागि